अब हाम्रो गाउँ क्षेत्रमा चाहिँ है प्रायः सबै प्रकारको खेतीपाती गर्ने गर्छ तपाईँको आलु इस्कुस अब जति पनि हुन्छ सिबीहरू भयो है महिनैपिछे अब त्यो सिजनल अब प्लान्ट्सहरू लगाउने गर्छ बिरुवाहरू है हाम्रो गाउँमा चाहिँ अब सबसे ज्यादा फलिफाप दिने चाहिँ रुख टमाटर हो है रुख टमाटर तपाईँको सुन्तला भयो अनि अलैँची भयो अदुवा यति चाहिँ अनि कुचो पनि यतिले चाहिँ एकदमै लाभ दिन्छ हाम्रो अब क्षेत्रमा चाहिँ अब यहीहरू अब बेचबेखान गरेर अब कत्तिको त घर पनि यसरी नै चलाउँछ हो अनि हाम्रो क्षेत्रमा चाहिँ प्रायः प्रायः सबै हुन्छ तर अब यो अब मसिनो अब यो तपाईँको इस्कुस झिँगनी बिन करेलाहरू चाहिँ बेच्ने गर्दैन तर ज जुन कुरा अब धेरै मात्रामा रोपिने गर्छ जस्तै धेरै मात्रामा रोपिने यो क्यास क्रोपहरू चाहिँ तपाईँको अदुवा है अदुवा साथसाथ तपाईँको अलैँची सुन्तलाहरू चाहिँ अब यसले चाहिँ पुरा लाभ दिन्छ